हामी ग्रामीण क्षेत्रको बासिन्दाहरूले त्यही आफ्नो व्यवसाय सुरु गर्नुको लागि त्यही धेरै नै सङ्घर्षहरू गर्नुपर्छ हामीलाई काहीँबाट लोनहरू भन्ने पाइँदैन हामीलाई एकदमै दुःख छ आफ्नो बलबुतामा आफ्नो बलबुतामा गर्नुपर्छ भारत सरकारले जस्तै व्यवस्थाहरू दिए पनि तर हाम्रो पञ्चायत ग्रामीण एरिया हुनाको कारणले गर्दा कत्ति कुरोहरू हाम्रोमा फेसिलिटीहरू छैन आइपुग्दैन र हामीलाई धेरै कुरोको दुःखको सामनाहरू गर्नुपर्छ र हामीलाई धेरै दुःखहरू छ र आफ्नो बलबुतामै नै हामीले त्यही आफ्नो केही बिजनेसहरू गर्नुपर्छ